र सबै भन्दाखेरि चाहिँ म प्र्याक्टिसमा पहिला तपाईँहरूलाई प्र्याक्टिसबारे बुझाउँछु है र प्र्याक्टिस चाहिँ हामीले जति अब आफूले क्यापेबेलिटी छ है आफ्नो भोकलमा गर्नु सक्ने जति गर्नु हुन्छ त्यति नै आफ्नो भोकल निख्रेर जाने छ र प्र्याक्टिस चाहिँ हामीले दिनमा नभनेको पनि कम्तीमा कम्ती भनेको एक घण्टा वा फिर चार घण्टाहरू गर्नु पर्छ है चार घण्टा चाहिँ अब तपाईँको ठिकै प्र्याक्टिस चाहिँ चार घण्टामा चाहिँ सकिन्छ तर हामीले दिनमा नभनेको पनि कम्तीमा कम्ती भनेको एक घण्टा चाहिँ हामीले भोकललाई प्र्याक्टिस गराउनु पर्छ

र अन्त तपाईँको सासलाई कन्ट्रोल चाहिँ कसरी गर्नु पर्छ भन्दाखेरि चाहिँ जति बेसी हामीले गाउँदै जान्छौँ र त्यो गाउँदै जाँदाखेरि चाहिँ हाम्रो सासलाई पनि कन्ट्रोल गर्ने प्र्याक्टिस त्यो टाइममा गर्नु पर्छ जस्तै कि अब हामीले एउटा गीतलाई अब गीतको एउटा तानलाई हामीले आज एक मिनट तान्दैछौँ भने त्यसलाई भोलि कन्ट्रोल गरेर दुई मिनट एक डेढ मिनट तान्ने प्रयास गर्नु पर्छ त्यसरी नै हामीले दुई मिनट त्यसरी नै हामीले तिन मिनट त्यसरी नै हामीले चार मिनट बनाउँदै त्यो एउटै लयलाई तान्नुको लागि तान्दाखेरि हामीले गाउँदाखेरि तान्दाखेरि अथवा तान्दाखेरि चाहिँ हामीले त्यो प्रकारले प्र्याक्टिस गर्दै गयौँ भने हाम्रो सासलाई ब्रिदिङ कन्ट्रोलिङ पनि हाम्रोमा धेरै बढ्ने छ र प्र्याक्टिसै हो सबभन्दा मेन कुरा चाहिँ म के भन्छु भन्दाखेरि चाहिँ सिङ्गिङको लाइनमा चाहिँ प्र्याक्टिस नै हो सबभन्दा ठुलो मेन रोल निभाउने चाहिँ र हामीले ब्रिदिङ र हाम्रो सबै कुरा चाहिँ हाम्रो प्र्याक्टिसले नै हामीलाई निखार्दै लान्छ र र त्यही हो दिनमा चार घण्टा चाहिँ हामीले प्र्याक्टिस गर्नु नै पर्छ